भनिन्छ नि जुन चाहिँ समय नै सबैभन्दा ठुलो शिक्षक हो र यहाँबाट के हामी सिक्न पाउँछ भने चाहिँ एकदम पहिलाको समय जुन चाहिँ थियो एकदमै साह्रो संसार एकदमै साह्रो जिन्दगी भनौँ है पहिला एकदमै साह्रो हुन्थ्यो हरेक चिज चलाउनुको लागि मेहनत गर्नु पर्थ्यो र अहिले के छ भने चाहिँ अहिले घर घरमा चुल्हा पनि इलेक्ट्रिक छ इलेक्ट्रिककै चुल्हा इलेक्ट्रिककै सब चिज हुन्छ पहिला त्यस्तो थिएन पहिला साह्रो थियो जमाना चुल्हा जलाउनु पर्थ्यो दाउराले आगो बालेर गर्नु पर्थ्यो र अहिले धेरै सजिलो छ जुन अनुभव अहिलेको छ त्यो धेरै सजिलो अनुभव हो जुन चाहिँ इलेक्ट्रिकको चिज हुन्छ जस्तो मिक्सर ग्राइन्डर ग्यास सिलिन्डर ओवन यो सब चिजले हाम्रो जिन्दगी एकदमै सजिलो बनाएको छ र आउने दिनहरूमा अझै सजिलो हुन्छ भन्ने मलाई आशा लाग्दछ